हजुर थुप्रैहरू छ जस्ट यहाँ हाम्रोमा कन्सर्टहरू हुन्छ हैन एकदम बाहिरको हैन ऊ यो ठुल्ठुलो सिङ्गर आउनुहुन्छ कोही केही कोही बेला यता फङ्सनहरू हुँदा हैन दुर्गापूजाहरू हुँदाखेरि ऊ यो कन्सर्टहरू राख्नुहुन्छ लोकल लोकलहरू आउनुहुन्छ लोकल सिङ्गरहरू आउनुहुन्छ ठुल्ठुलो सिङ्गरहरू आउनुहुन्छ हैन जस्तो कन्चनजङ्गा सिलिगुडी चौतरा दार्जिलिङतिर हैन थुप्रो कुराहरू र हाम्रो यहाँ सिलिगुडी भयो हैन सिलिगुडी नि भयो हासिमारा अलिपुर अलिपुरद्वार भए हैन थुप्रैतिर कालचिनी हेमेन्टोन थुप्रैतिर हाम्रो फेरि ऊ सिङ्गरहरू आएर हैन बाहिरबाट आउनुहुन्छ ठुल्ठुलो सिङ्गर र आएर एकदम मनोरञ्जन गर्नुहुन्छ